हेलो भन्नु होस् यो गाडी गाडी तपाईँकै हो तपाईँले लाइसेन्स बनाउँदाखेरि पहिला गाडी उयो गरेर नै बनाउनु भएको अनि कसरी चाहिँ यो अनि कसरी चाहिँ तपाईँले यसरी चलाउनु आउँदैन तपाईँलाई र तपाईँले र पनि त यो हेरेर कुदाउनु पर्ने कुरा हो राम्ररी बिस्तारै है

अब त्यस्तो भनेर त म त छोड्नु सक्दिनँ एमबिआइले त मलाई त मार्छ मिलाउने भन्ने त म त त्यस्तो त छुइनँ नि अब पैसाहरूतिर त कहाँ मिल्छ त्यस्तो त यो त अब यो त तपाईँको गाडी त सिस हुन्छ नि तपाईँको गाडी यो त मालिकसँग के भन्नु तपाईँलाई यहाँनिर भन्नु पऱ्यो अन्त अब हामी त अब गाडी सिस गर्नु पर्छ जसरी पनि है अब

होइन नि अब मैले त यो क्यामरामा हेरेर भनेको हो यहाँ त सिसि टिभी लागिरहेको छ है यसरी अब मेन रोडमा नै यसरी लाग्यो अब यो त ठुलै झमेला हुन्छ म अन्त अलिक सानो त्यस उयोहरू लागेको भए त त्यसै छोडिदिहाल्थे हो अब त्यो त ठुलै हो अब मलाई पनि ठुलो सरहरूले त दग्दी हान्छ यो देख्यो भने त हो मैले कुछ त गर्नु पऱ्यो

सानो बाटोमा तपाईँले यो ठुलो गाडी लिएरै आउनु हुन्थेन कि त त्यसो भए लु अन्त अब फाइन तिर्नु ल फाइन तिर्नु त्यसमै दस हजार जस्तो तिर्नु न यो त्यस्तो भनेर त हुँदैन नि अब यो त कि त गाडी सिस हुन्छ